मो कक्षा सातमा हुँदाखेरि हाम्रो स्कुलले थियो कम्पिटिसन राखिएको राखेको थियो त्यो क्लास कम्पिटिसनमा सबैभन्दा राम्रो चित्र बनाउने को चाहिँ स्कुलको पत्रिकामा छापिने छु भनेर हाम्रो एउटा उपहार बनाएको थियो अनि त्यसमा मैले सबैभन्दा राम्रो चित्र बनाएको बनाएर मेरो चित्र चाहिँ स्कुलको पत्रिकामा आएको थियो अनि मैले चाहिँ प्रकृतिको सुन्दरताको बारेमा बारे थिम लिएर चाहिँ चित्र बनाएको थिएँ